र अहिले हाम्रो क्षेत्रमा नेपाली भाषा मात्रै बेसी उयो बोल्छ र गुरुङहरूको गुरुङहरूको भाषा तामाङहरूको तामाङकै बिर्सिसकेका छन् अहिले सबैले नेपाली भाषा नै बोल्छ